बजारमा पाउने रेडी मेड लुगा र हातले बुनेको लुगा चाहिँ धेरै फरक हुन्छ त्यो बजारमा रेडी मेड लुगाहरूको चााहिँ सिलाइ मसिनो हुन्छ त्यो चाहिँ मेसिनमा सिलाएको हुन्छ अन्त त्यही भएर अन्त घरमा सिलाएको हातले सिलाएको लुगाहरूको चाहिँ त्यो सिलाइ चाहिँ ठुल्ठुलो हुन्छ अलिक खस्रो खस्रो पनि हुन्छ अन्त तर त्यो लाउँदाखेरि चाहिँ न्यानो हुन्छ त्यही भएर चाहिँ फरक त्यहीँबाट चालपाइ हाल्छ अन्त हाम्रो बाजे बोजूहरूले चाहिँ त्यो बजारमा रेडी मेड लुगा भन्दा चाहिँ हातले बुनेको लुगा नै मन पराउनु हुन्छ किनकि त्यो अब तातो हुन्छ त्यो हात घरमा बुनेको लुगाहरू चाहिँ तातो हुन्छ न्यानो हुन्छ त्यही भएर चाहिँ हाम्रो बाजे बोजूले चाहिँ त्यही लगाउनु मन पराउनु हुन्छ तर अहिलेको यङ जेनेरेसनहरूले चाहिँ त्यो लगाउनु मान्दैन किनकि अब त्यसमा त अब हातले बुनेकोमा चाहिँ अब त्यसको सिलाइ पनि ठुल्ठुलो हुन्छ अन्त त्यो भएर त्यो अब मतलब खस्रो खस्रो हुन्छ नि त त्यही भएर चाहिँ अहिलेको यङ जेनेरेसनहरूले त्यो लगाउनु मान्दैन तर यङ जेनेरेसनहरूले चाहिँ यो लाऊँ भन्छ अब त्यो बजारमा रेडी मेड लुगाहरू पाउँछ त्यही रेडी मेड लुगाहरू पाउँछ त्यसमा अब दामी दामी डिजाइनहरू बनाएको हुन्छ त्यो बजारमा रेडी मेड लुगामा त्यही दामी दामी डिजाइनहरू हुन्छ त्यसको सिलाइ राम्रो हुन्छ त्यही लगाउनु मन पराउनु हुन्छ तर हाम्रो बाजे बोजू उहिलेको मन्छेहरूले चाहिँ त्यो लगाउनु मान्दैन किनकि त्यो लुगाले चाहिँ हेर्दा मात्रै अब राम्रो हुन्छ डिजाइनहरू तर त्यसले चाहिँ अब जाडो चाहिँ अब जस्तो अब जाडो महिनातिर त्यो लुगाहरू त काम लाग्ने होइनन् त त्यो अब डिजाइन मात्रै राम्रो भएर मान्छे चाहिँ अब कक्रिँदै बस्नु भएन त्यही भएर हाम्रो बाजे बोजूहरूले चाहिँ त्यो उहिलेको नै हातले बुना हातले बुनेको नै लगाउनु मन मन पराउनु हुन्छ तर अहिलेको यङ जेनरेसनहरूले चाहिँ त्यो लगाउनु मान्दैन किनकि उनीहरूलाई स्टाइल गर्नु छन् त्यो भएर